मैले हिजो जुत्ता किनेको थिएँ कि त्यो जुत्ता चाहिँ फर्स्टमा चाहिँ भन्यो दुई हजार पर्यो दुई हजार भने थियो दुई हजारमा चाहिँ यताउति गरेर मैले पन्ध्र सौमा किनेँ मिलाएर किनेको थिएँ भरे त घरमा ल्याएर लगाएपछि चाहिँ यस्तो डरलाग्दो टाइट भयो अगाडिपट्टि चाहिँ कि त्यो अगाडिपट्टि चाहिँ अलिक टाइट टाइट खालको रहेछ अन्त लाएर हिँड्दाखेरि चाहिँ पुरा अनकम्फोर्टेबल हुँदारहेछ फर्स्टमा त्यहाँनेरि त एकछिन लाउँदाखेरि नापिन्जेल त केही भएन घरमा ल्याएर अलिक एक दुई पाइलो हिँडेपछि त पुरा अनकम्फोर्टेबल भो चेप्यो अगाडिपट्टिको खुट्टा के त्यो जुत्ता चाहिँ ट्याक्कै किन्नुहुँदैन रहेछ म त त्यही त दुई हजारको जुत्ता चाहिँ कसरी चाहिँ पन्ध्र सौमा मान्यो त्यो दोकाने भनेको त त्यस्तो पो रहेछ अब त्यो जुत्ता म फर्काइदिन्छु